गाउँको पसलहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ गाउँमा अब सबै कुरा पाइन्छ जस्तै चामल भयो तेल भयो सब्जीहरू भयो आलु खुर्सानी सबै पाइन्छ त्यसको त्यसको त्यो त्यो सबै सामानहरू पाइन्छ लुगा फाटा जुत्ता सबै पाइन्छ अन्त त्यसको दामहरू भन्नु पर्दाखेरि चाहिँ अब गाउँठाउँमा त्यही त हो सबै कुराको महँगो महँगी नै छ सबै सामानहरू किन्नु पर्दाखेरि चाहिँ महँगो नै छ किनभने अब गाउँको बाटो टाढो जानुपर्छ गाडीको भाडाहरू सबै त्यसमा जोडनु पऱ्यो गाउँको दोकानहरू त्यही त हो अब सबैजनाले उधारो नै उधारो लान्छ बादमा उधारोको पैसा तिरेर फेरि अर्को सामाग्रीहरू ल्याइन्छ त्यसरी नै हो गाउँको दोकानको बारेमा कुरा पर्दाखेरि चाहिँ